मैले सबैभन्दा पहिला प्रयोग गरेको एउटा प्रडक्ट भनेको नै मैले एउटा मोइस्चुराइजर एउटा अनलाइनबाट अर्डर गरेको थिएँ त्यो चाहिँ किनभने मेरो स्किन चाहिँ एकदमै ड्राई छ त्यही कारणले मोइस्चुराइजर चाहिँ लाउनै पर्ने भएर मैले अनलाइनबाट जुन चाहिँ पर्पल भन्ने एप्प छ हौ त्यहाँबाट एउटा डमड्गको मोइस्चुराइजर अर्डर गरेको थिएँ त्यसले चाहिँ मेरो स्किन एकदमै राम्रो भयो मतलब स्किनमा एकदमै ग्लेज आयो र यो प्रडक्ट प्रयोग चाहिँ मैलै प्रयोग गरेको प्रडक्टको सबैभन्दा पहिलो प्रडक्ट हो र यसले मलाई एकदमै पोजेटिभ अनुभव दिएको छ